हेलो ए हजुर हजुर हजुर ए तपाईँको फिटनेस गोल चाहिँ के होला ए ए अन्त थाइराइडको मेडिसिनहरू चाहिँ लिनुहुँदैछ ए अहिले चाहिँ वेट कति छ जिम पहिला पनि गर्नुहुन्थ्यो कि अहिले फर्स्ट टाइम जोइन गर्नुभएको फर्स्ट टाइम जोइन गर्नुभएको है अन्त यो तपाईँलाई यो थाइराइड भएको चाहिँ कति भयो ए अरू केही छ तपाईँको मेडिकल हिस्ट्रीहरू ए त्यही त हजुर ए हजुर तपाईँ त्यो फिज स्ट्रक्चरहरू पनि यसो अलिकति बुझ्नु चाहनुहुन्छ होला है अन्त त्यसको लागि जिम आउनुहोस् न एकपल्ट तपाईँको बिसिए पनि लिनुपर्छ त्यसमा बिसिएमा चाहिँ अब तपाईँको वेट कति छ तपाईँको एज हाइट अनुसार तपाईँको वेट हेर्नुपर्छ तपाईँको फ्याट कतिको बढेको छ होइन बडी वाटर त्यो प्रोटिनहरू त्यसमा तपाईँको बिएमआई इन्डेक्स त्योहरू चाहिँ सबै देखाउँछ त्यो एकपल्ट लिए भने चाहिँ तपाईँले एकपल्ट मज्जाले म बुझाउनु सक्छु होइन तपाईँको मेडिकल हिस्ट्री अनुसार चाहिँ म एउटा ट्रेनरलाई चाहिँ अलर्ट गरिदिन्छु जसमा चाहिँ त्यही हिसाबले चाहिँ तपाईँलाई ट्रेनिङ दिन्छ अन्त तपाईँ पर्सनल ट्रेनिङमा पनि इन्ट्रेस्टेड हुनुहुन्छ अब त्यसको लागि चाहिँ मेम्बरसिपको लागि चाहिँ तपाईँले जुन चाहिँ फिस दिन्छ तर पर्सनल ट्रेनिङको लागि चाहिँ अतिकति एक्सट्रा अमाउन्ट पे गर्नुपर्छ किनभने त्यो टाइम चाहिँ एउटा ट्रेनर तपाईँलाई मात्रै अलर्ट हुन्छ त्यो टाइममा चाहिँ यो उसले चाहिँ अरू मेम्बरहरूलाई चाहिँ हेर्दैन जसमा चाहिँ अब तपाईँले एक्सर्साइज कति गर्नुहुँदैछ तपाईँको पोस्चर के कस्तो छ अब त्यसमा चाहिँ एक्सर्साइज भेरिएसनहरू पाउनुहुन्छ त्यो कम्पेयर टू जेनरल ट्रेनिङ पर्सनल ट्रेनिङमा चाहिँ तपाईँको रिजल्ट चाहिँ एकदमै छिटो देख्छ त्यसो भए चाहिँ तपाईँ यसो बेलुका हजुर हजुर त्यो चाहिँ एउटा त्यो चाहिँ जुन चाहिँ तपाईँले अब पैसा पे गर्नुहुन्छ त्यो चाहिँ ट्रेनरको टाइमको लागि नै दिनुभएको किनभने जेनरल ट्रेनिङमा त अब सबैलाई हेर्नुपऱ्यो अब पर्टिकुलरली एउटा ट्रेनर तपाईँसँगै बस्नु सक्दैन नि त त्यो भएर त्यसको लागि मात्रै एक्सट्रा चार्ज गरेको अन्त हाम्रो जिम टाइमिङ चाहिँ मर्निङ फाइभ टू इलेभेन छ बेलुका चाहिँ फोर टू टेन छ अन्त बेलुका भ्याउनुभयो भने चाहिँ बेलुका एकछिन निस्किनुहोस् न म एकदम थरोली सबैलाई सबै बुझाइदिन्थेँ तपाईँलाई फिस स्ट्रकचर अरू केके छ त्यो सबै ए हजुर हुन्छ एड्रेस चाहिँ थाहा छ तपाईँलाई है ए हजुर हुन्छ हुन्छ हुन्छ